कालिम्पुङ जिल्लाका मानिसहरूले दैनिक रूपमा अब सामना गर्ने चुनौतीहरू फर्स्ट भन्नुपर्दा त अब पानीकै समस्या हो पानी यहाँ एकदमै छैन मान्छेहरूले किनेर चलाउँछ पानीहरू पानीहरू अब सरकारले पनि दिने गर्छ तर एकदमै एकदमै कम्ती पाउँछ अनि यो समस्याहरूले अब कालिम्पोङको मान्छेहरूको जीवनलाई धेरै रूपमा असर पारेको छ अनि जस्तै अब अब पानी किन्नुपर्दा मान्छेहरूको त्यसै पनि पैसा हुँदैन अनि अब त्यो पैसा त अब पानीमै जान्छ महिनाको धेरै अब सेलेरीहरू सबै पानीतिर जान्छ अनि अब ट्राफिकको समस्याहरू पनि धेरै छ सबैले अब आफ्नो आफ्नो बाइक स्कुटीहरू किनेको छ अनि अब त्यसले गर्दा अब धेरै ट्राफिकको समस्याहरू छ त्यसले गर्दा अब एक्सिडेन्ट हुने डरहरू पनि धेरै रहेको छ अनि एकदमै अब अरू जिल्लाहरू हेरी अब यस कालिम्पोङमा पहाडको छेत्र भएर धेरै धेरै महँगो पनि छ

अब हाम्रो नेताहरूबाट यही समस्याहरूको अब समाधान गरिदियोस भनी अब सहयोग त खोज्छौँ